मैले चाहिँ मेरो चाहिँ अब सालमा एक पल्ट चाहिँ लामो यात्रा हुन्छ किनभने चाहिँ मेरो ससुराली नै असम परेको हुनाले गर्दाखेरि असमी धेम असमको धेमाजी डिस्ट्रिक्ट परेको हुनाले गर्दाखेरि हामी डिब्रुगढमा डिब्रुगढमा झर्नु पर्ने हुन्छ हामी यहाँबाट बसमा गएर बसबाट सिलगडी गएर सिलगडीमा जाम सिलगुडी कमसे कम दुई घण्टा लाग्छ यहाँबाट सिलगडी पुग्नु अनि त्यहाँको सिलगडीबाट के अरे एनजेपीबाट ट्रेनमा चढेर त्यहाँको ट्रेनबाट असुविधा नानी सानो छ नानी लिएर हिँड्नु ओर्नु बहुत असुविधा हुन्छ त्यहाँबाट यहाँबाट पुगेर राति पुगिन्छ राति म पुगिन्छ लखिमपुर लखिमपुरमा झर्यौँ भने रात पर्छ अनि त्यतिले गर्दाखेरि राति हामी झर्दैनौँ किनभने त्यहाँ असुविधा हुन्छ गाडीको असुविधा हुन्छ बाह्र एक बजे पुग्नाले अनि त्यहाँबाट फेरि हामी डिब्रुगढ जान्छौँ डिब्रुगढ पुग्दाखेरि चाहिँ बिहानको छ बज्छ डिब्रुगढबाट फेरि हामी बसमा चढेर फेरि हामी फर्केर धेमाजी आऊँ के अरे गोगामुख आउनु पर्छ अन्त कमसे कम पनि त्यहाँबाट तिन घण्टाको बाटो छ डिब्रुगढदेखि गोगामुख आउनु लागि त्यहाँ फेरि बसको टिकट काटेर फेरि बसमा आएर अनि त्यहाँबाट फेरि अर्को सानो गाडी पक्रेर चाहिँ म घरमा पुगिन्छ अन्त त्यो चाहिँ त्यहाँदेखिको आउँदाखेरि कोही बेला टिकट फर्किँदाखेरिको चाहिँ कोही बेला टिकट भेटिँदैन अनि टिकट नभेटे पछि बसमा आउनु पर्छ अनि बसमा चाहिँ अठार घण्टाको बाटो यहाँसम्म आइपुग्दाखेरि अठार घण्टा हुन्छ बिहानको न बाटोमा थुप्रो कुरोको असुविधा हुन्छ थुप्रै कुरोको असुविधा र पनि हामी अब सालमा एक पल्ट जानै पर्छ मेरो ससुराली नै त्यहाँ हुनाले गर्दाखेरि मेरो ह हस्बेन्डको घर मेरो बुढाको घरै असम भएको कारणले गर्दाखेरि चाहिँ सालमा एक पल्ट जानै पर्छ अनि त्यति बेला चाहिँ बहुत असुविधा हुन्छ राति हिँड्छ प्रायः जस्तो त्यो गाडी नाइट सुपरहरू अनि राति नाना गाडी नानी लिएर राति गाडीमा हिँड्नु कति डर पनि लाग्छ मनमा तर अब के गर्नु सालमा एक पल्ट जानै पर्ने हुनाले गर्दा चाहिँ अब गइराखेको छु म त्यो गरिराखेको छु यात्रा सालमा एक पल्ट चाहिँ कति बेला दुई पल्ट पनि हुन्छ सालमा त्यस्तो अब यात्राहरू चाहिँ म प्रायः गरिरहेकै छु अरू र फेरि असुविधाहरू पनि धेरै छ यात्रा गर्दाखेरि नाइट सुपरमा उयो गर्दाखेरि नि असुविधा हुन्छ अब ट्रेनमा जानुको लागि त सुविधै हुन्छ बस्नु ओर्नु त तर जब पुगिन्छ त्यति बेलाको असुविधा छ मलाई चाहिँ यात्राको लागि यात्राको चाहिँ त्यस्तो छ मेरो अनुभव चाहिँ